अब मलाई यो बिषयमा त त्यति जानकारी त छैन तर पनि गाउँ घरमा के हुन्छ भन्दा जमिनको पट्टा खतियान अनि खतियानहरू चाहिँ आफ्नो बाजे बराज्यूको नाममा अझै पनि हुन्छ र त्यो जमिनलाई अब बेच्नुको लागि चाहिँ अब पहिलो चाहिँ जमिनको पट्टा र खतियान बाजे बराज्यूको नामदेखि आफ्नो नाममा सार्नु पर्ने हुन्छ र त्यसमा निकै खर्च लाग् लाग्दछ र समय पनि लाग्छ किनभने अब त्यो चाहिँ अब जमिनको अफिसमा गएर त्यहाँ अफिसरहरू को सहायताले त्यो जमीनको पट्टाहरू खतियानहरू चाहिँ आफ्नो नाममा बनाउनु बनाउनु पर्दछ अनि फेरि अब जमिन कसैलाई बेच्दा सिमानादारहरूको पनि एनओसी लिनु पर्छ जबसम्म अब एनओसी लिइँदैन तबसम्म अब जमिन किनबेच गर्नु पाउँदैन त्यति मात्र नभएर अब जमिन किनबेच गर्दा रेजिस्ट्रेसनको लागि पैसा खर्च हुन्छ र अब गाउँदेखि अब अफिससम्म जानुपर्छ अब त्यसो गर्दा अब कति दिन हप्ता दिन महिना दिन पनि लाग्छ र अब पहाडमा प्रायः जनजातिहरूले बसोबास गर्छ र अब तिनीहरूको जमिन अब अरू जातिले अरू जतिभन्दा जस्तै जेनरल अन्त यता सेड्युल कास्टहरूले किन्न नपाइने नियम पनि छ